हामीले थुप्रै कुरा होइन अब मोबाइलबाट हामीले त्यहाँदेखि अरू टाढोको मान्छेहरूलाई कल गर्न सक्छ होइन बात गर्न सक्छ थुप्रै कुराहरू जस्तो वाट्सएप वाट्सएपबाट टेक्स्ट गर्न सक्नु हुन्छ होइन टेक्स्ट गर्न सक्छ थुप्रै सुबिस्ताहरू छ होइन असुबिस्ताहरू छ इन्स्टाग्राम इन्स्टाग्रामबाट रिल्स हेर्नु हुन्छ होइन रिल्स जय भनेर रिल्स बनाउनु हुन्छ कोही हेर कोही टेस्क्ट गरिरहेको हुन्छ होइन फोन कल फोन कलबाट थुप्रैहरू मान्छेहरू होइन टाढो टाडो बसेको हुन्छ इमर्जेन्सी कोही कल गर्दाहरू सबै सुबिस्ताहरू हुन्छ थुप्रै सुबिस्ताहरू पारिदिएको छ ट्राइले होइन टेक्नोलोजीहरूले होइन थुप्रैहरू

मोबाइलहरू धेरै किसिमकोहरू भेटदैछ होइन थुप्रै आई आई फोन भयो पोको भन्ने होइन रेडमी भन्ने रियलमी सेमसङहरू होइन थुप्रैहरू होइन वाट्सएप वाट्सएप भनेको चाहिँ एउटा है आफ्नो उता फर्कँदाखेरि थुप्रै सुबिस्ताहरू हुन्छ कि त्यही हो